हेलो यो उज्जवल रेस्टुरेन्ट हो विशेष गरी मैले है तपाईँकोबाट पहिले मैले एउटा हाम्रो तपाईँको डिस है जो चाहिँ हामीले चिकन राइस खाएका थियौँ त्यो एक्दमै स्वादिष्ट भएको कारणले गर्दा म फेरि त्यो अडर गर्न चाहन्छु काइन्ड्ली त्यो अडर गरिदिनुहुन्छ